नमस्ते सबैलाई म सुमन छेत्री कालिम्पोङ बाह्र माइल सिन्देबुङ निवासी है म तपाईँको उन्नाइस सय छ्यासी सालदेखि नै भनौँ भने एउटा जवानीपनदेखि नै राजनीतिमा अग्रसर थिएँ है जब उन्नाइस सय छ्यासी सालमा स्वर्गीय श्री सुबास घिसिङज्यूको नेतृत्वमा गोर्खाल्यान्डको आवाज उठ्यो त्यही समयदेखि नै म यसो म यो पार्टीमा अग्रसर थिएँ हुँदा हुँदै बिचमा के भयो भन्नुहुन्छ भने सुबास घिसिङज्यूको पालामा जब एकाइस वर्ष राजनीति चल्यो त्यसको बापत जिटिए गठन भयो हुँदा हुँदै धेरै परिवर्तन आउँदै गए र अहिले पनि म तपाईँको यो जिएनएलएफ पार्टी गोर्खा नेसनल लिबरेसन फन्टमा छु है र म पार्टी विषयमा के भन्न चहान्छु भने जुन सुबास घिसिङज्यूले हामी गोर्खाहरूमाथि एउटा छैटौँ अनुसुचि सिक्स सेड्युलको कुरा उठाउनु भएको थियो त्यो हाम्रो गोर्खाहरूको लागि एकदमै राम्रो कुरा थियो है अनि त्यसमा चाहिँ तपाईँको हाम्रा कतिपय सिपिएमका नेताहरूले हामीमाथि नै अत्यचार अनेक गर्दै श्री बिमल गुरुङज्यूलाई उठाएर सिक्स सेड्युलको बिरोध गर्न लगाए अनि बादमा के भयो भने बिरोध हुँदै जाँदा जाँदा बादमा फेरि गोर्खाल्यान्डको नयाँ मोड नयाँ आन्दोलन बिमल गुरुङको पक्षबाट सुरु भयो

सुरु हुँदा हुँदै कतिजना सहिद भए कतिजना घरविहिन भए कतिजनाका दाजु भाइ मारिए कतिजनाका दिदी बहिनी मारिए र अन्तमा गएर जिटिए गोर्खा टेरोटियल एडमिनिट्रेसनको गठन भयो गठन हुँदा हुँदा अहिले चाहिँ हामी कि घर कि डेरा भएका छौँ जुन सतासी सालमा सुबास घिसिङज्यूले छटौँ अनुसुचि ल्याउने भएका थिए त्यस्को विरोध गरेर बिमल गुरुङपट्टि कुद्नु नै हाम्रो सबभन्दा ठुल ठुलो भुल भएको म पार्टीगत हिसाबले पनि ठान्दछु र यो सिक्स सेड्युलले जब विरोध गरे नै हाम्रो नेपालीमा भन्नु हो भने उकालो थुकेको थुकजस्तै हो जब उकालो जब हामीले थुक्छौँ त्यो थुक आफ्नै मुखमा आउँछ त्यस्तै भएको छ हेर्नुहोस् हेर्दै जाऊ यसले फेरि हेर्नुहोस् हाम्रोमा पञ्चायत इलेक्सन चलिरहेको छ है ग्राम पञ्चायत इलेक्सन यो तेइस वर्ष बादमा यो चलि आएको ग्राम इलेक्सन हो पञ्चायत चुनाव अनि यसमा चाहिँ के भन्नु हुन्छ भने बाइसवटा जिल्लामा पञ्चायत चुनाव भइरहेको छ अनि सबैतिर चाहिँ थ्री टायर दार्जिलिङ खरसाङ कालिम्पोङलाई चाहिँ हामीलाई टु टायर टु टायर भन्नुको मतलब टु फोर्टी थ्री एम थ्री एम डिजिएचससीभित्र एक्ट रहेको टु टायर नै हामीमाथि खोपिन्दै छ भन्नुको मतलब जिटिएमा एक्ट अनुसार जिटिएमा थ्री टायर पञ्चायत चुनाव छ र अहिले टु टायरको आइन्दैछ भन्नुको मतलब हाम्रो दार्जिलिङ गोर्खा हिल काउन्सिल जस्ताको तस्तै जिउँदै छ मेरो अनुभावमा फेरि यहाँ हाम्रा जिटिएका नेताहरूले भन्ने गर्छन् पञ्चायत इलेक्सन हामीले ल्याएको हामीले गराएको म भन्ने गर्छु उनीहरूलाई मेरोबाट प्रश्न छ उनीहरूलाई तपाईँहरूको एक्टमा थ्री टायर छ र तपाईँहरूकोमा दम छ भने थ्री टायर पञ्चायत चुनाव गराएर देखाउनुहोस् न दार्जिलिङमा